हेलो म तपाईँको रेस्टुरेन्टमा है आउने गर्छु समय समयमा परिवारको साथमा पनि आउँछु कोही बेला साथीहरूसित पनि आउँछु तपाईँको रेस्टुरेन्टको इन्भाइरोमेन्ट मतलब वातावरण मलाई मनपर्छ तरै पनि केही सुझावहरू दिन पनि मन लागिरहेको छ एक दुईवटा धेरै होइन र त्यसका लागि के म तपाईँको रेस्टुरेन्टको वेबसाइट अथवा एपमा पठाउन सक्छु हजुर त्यसरी सुझाव दिन चाहदाखेरि चाहिँ मलाई सबभन्दा पहिला चाहिँ के भन्न मन लागेको छ भने तपाईँको टेबल जब बसिन्छ हामी है टेबलहरू सफा भेट्दिँन कोही बेला र अब त्यसमा अलिकति ध्यान दियाजाओस् त्यसमा अरू भन्ने कुराहरूमा चाहिँ तपाईँको टेबल म्यानर द्याटमिन्स वेटरहरूको म्यानर मलाई मनपर्छ डिसिप्लिनमा बस्छन् उनीहरू

खानाको लागि चाहिँ जस्तो हामी आएर यस्तै कन्टिनेन्टल डिसहरू त लिन्छौँ हामी है तर कोही बेला हाम्रो आफ्नो खाना खान मन लाग्छ जातिको खाना जातीय खाना विशेष त्यस्तो प्रकारको खानाहरू के हामी तपाईँलाई अर्डर दिन सक्छौँ यसको लागि सुझाव राख्न सक्छौँ हामी यस बाहेक त हामीलाई त्यति अरू त्यस्तो सुझाव त पर्ने आवश्यक त दख्दिनँ तर पनि तपाईँको त्यो